हजुर को बोल्नु भएको ए हजुर भन्नुहोस् न के चाहिएको थियो तपाईँलाई ए हजुर हाम्रो दोकानमा सब्जी फलफुल सबै पाइन्छ ए हजुर के के चाहिन्छ भन्नुहोस् न तपाईँलाई म सबै दिन्छु नि ए हजुर केरा हजुर हजुर सबै पाइन्छ हाम्रो दोकानमा हजुर कति कसरी कति किलो लानुहुन्छ केरा एक दर्जनको अहिले राम्रो खाल्के केरा छ कि हजुर राम्रो राम्रो खाल्के केरा छ त्यसको लागि चाहिँ एक दर्जनको चाहिँ म असी गरेर बेच्दै छु होइन अब कति तपाईँ कति लानुहुन्छ तपाईँले अलिक बेसी लाग लग्यो भने घटाइदिन्छु ए हजुर दुई दर्जनजस्तो लग्यो भने तपाईँ के गर्नुहोस् भने एक सौ पचासमा लानुहोस् न ल दुई दर्जन हुन्छ हजुर हजुर अलिक अरू केही चाहिएको छ कि हजुर एप्पल छ दारिम छ अम्बक छ के चाहिन्छ तपाईँलाई भन्नुहोस् न एप्पलको चाहिँ एक सौ साठी गरेर छ हो अन्त अम्बक छ अम्बक पनि त्यस्तै हो त्यतिनै हो रेट कति लानुहुन्छ एप्पल कति लानुहुन्छ हजुर अम्बक ए हजुर हुन्छ म लिस्ट बनाउँछु कि हजुर घटाइदिन्छु म लिस्ट बनाउँछु नि ल के के लान्छु के के लानुहुन्छ भन्यो तपाईँले एप्पल एक केजी केरा हजुर केरा दुई दर्जन र अम्बक पनि एक केजी हजुर दारिम लानुहुन्छ कि ए हुन्छ हुन्छ हुन्छ अन्त अरू साग सागसब्जीहरू अँ भरेतिर आउनुहोस् न मेरोमा त्यतिखेर मिलाउँ न